हेलो हेलो हेलो ए सुन्नुहुँदैछ ए नाइक्स पार्लर बोल्नुभएको ए सुन्नुहोस न मैले तपाईँको त्यो एडभर्टिजमेन्ट देखेर फोन गरेको कि नम्बर पाएर अनि त्यहाँ चाहिँ सेल लागेको थियो हो दसैँको सेल दसैँको सेल लागेको थियो हजुर त्यो अफर चाहिँ के कस्तो छ होला भनेर सोध्नुको लागि कल गरेको नि दाजु ए हुन्छ हजुर हजुर हजुर

केरेटिन गरेको कति लाग्छ होला होइन स्ट्रेट नगर्ने स्ट्रेटले साह्रो कपल प्लित्तै हुन्छ कि केरेटिनले चाहिँ अलिकिति फेरि स्ट्रेट अब गरिरहनु पर्छ लेन्थ मेरो सोल्डरदेखिको अलिकति मुनि मात्रै छ हजुर त्यस्तो लामो छैन अलिक कम्ती हुँदैन हजुर अरू अरू अरू चाहिँ के के छ अन्त मलाई त्यो के भन्नोस् त अहिले फेमस छ नि वुल्फ कट यस्तोहरूको चाहिँ कति पर्छ होला कपाल काटेको मात्रै चाहिँ एकपट्टि मेरो लामो छ होइन दाजु देख्दैन कपाल हजुर ए आई मिन

म चाहिँ हेर्दाखेरि चाहिँ मेरो बडी कस्तो भन्नु तपाईँलाई अब अहँ अहँ मैले चाहिँ दुइटा गरुम् भनेको थिएँ कि चाहिँ केरेटिन कि चाहिँ वुल्फ कट काटौँ भनेको थिएँ कि के गर्दा मिल्छ होला हौ वुल्फ कटको केही न त्यो स्ट्रेटनिङ केही केरेटिन केही नगरी त्यो हेडलाई केही नगरी त्यो वुल्फ कटको मात्रै प्राइस चाहिँ कति हो ए हुन्छ हुन्छ त्यसो भए कति बजी खुल्ला हुन्छ तपाईँको पार्लर हुन्छ होइन म भोलि तपाईँको आफ्टरनुनमा आउँछु हो त्यतिबेलै भेटेर कुरा गरौँ न ल वुल्फ कट गर्नु हुन्छ दाजु हुन्छ धन्यवाद